मैले पहिला एउटा सनस्क्रिन लगाउँथेँ लेकमीको र मैले त्यही लगाउँथेँ तर मेरो एउटा साथीले भन्यो कि एलोभेराको क्रिम ट्राई गर न राम्रो हुन्छ तिम्रो स्किन भनेर अनि मेरो स्किन चाहिँ ड्राई टाइपको छ नि त अन्त तिम्रो स्किन पनि ओयली हुन्छ हलुका तिमी यो एलोभेराको ट्राई गर तिम्रो लागि राम्रो हुन्छ रिजल्ट राम्रो आउँछ र मैले पनि ट्राई गरेको भनेर उसले भनेको थियो र मैले फ्लिपकार्टबाट त्यो एलोभेराको क्रिम मगाएँ अलिक दिनपछि ट्राई गर्नथालेको त त्यो क्रिमले त पुरा झन् पिम्पल्स आयो मेरो अनुहारमा र पुरा एलर्जी हुनथाल्यो र आफूले जुन चाहिँ क्रिम पहिलादेखिको युज गरेको त्यही गर्नुपर्ने रहेछ त्यो एलोभेराको क्रिमले चाहिँ मलाई सुट गरेन र अब चाहिँ नयाँ नयाँ प्रडक्टहरू युज गर्नुहुँदैन रहेछ अनि त्यो एलोभेराको क्रिमले चाहिँ झन् अनुहारमा पिम्पल्सै पिम्पल्स भयो र यो चाहिँ मेरो र त्यही लागि फेरि म अहिले सनस्क्रिन लेकमीकै युज गर्दैछु